अब मलाई घुम्नु जानु यात्रा गर्नु जानुको लागि त मलाई सब भन्दा राम्रो जग्गा चाहिँ मलाई बेङ्गलोर लाग्यो बेङ्गलोर सिटी एकदमै राम्रो स्वच्छ अनि त्यहाँको मान्छेहरू सरल र सोझो कुनै चटाइफटाइ छैन सबै राम्रो लाग्यो एकदम ओबिडियन्ट मान्छेहरू सोधेको कुरा पनि ठिक ठिकसँग बताइदिने अन्त त्यहाँबाट पुट्टावर्ति श्री सत्य साई बाबाको धाम जानु पनि सुबिस्ता त्यहाबाट गएर भगवान बाबाको दर्शन गरी ओरिकन त्यहाँबाट फेरि फर्केर आएर पनि हामी बेङ्गलोर सिटीमा बस्नु सकिन्छ अन्त त्यहाँ जति घुम्दा पनि घुम्ने ठाउँहरू पनि धेरै छ त्यहाँनिर र त्यसै गरेर म फेरि फेरि जानुपऱ्यो भनेदेखि चाहिँ म चाहिँ बेङ्गलोरै जानु चाहन्छु